बिरुवा उमार्नुको लागि हामी यही माटो प्रयोग गर्छौँ किनकि माटो मलिलो छ अनि मलको लागि हामी गोबरको प्रयोग गर्ने गर्छौँ